हेलो अँ अँ अँ अँ हो त मेरो यो किचनको बाहिर बेसनको कल बिग्रेको छ उतापट्टि अर्को कल पनि अलिकति खराबै हुँदैछ र बदली गर्नुपर्ने छ र कति के लाग्छ अनि साथसाथै गिजर पनि गर्नुपर्ने छ त्यसको लागि अब कहिलेतिर भ्याउनुहुन्छ भाइ आएर त्यो बनाइदिनोस् न कति लाग्छ के के के चिज लाग्छ तपाईँले ल्याइदिनुहोस् लेखेर मलाई दिनोस् म ल्याइदिन्छु अन्त जोडिदिनोस् न सोचिरहेको छु मैले

अँ अँ अँ जोडिदिनु अब गिजर गिजर पनि त्यो जोड्नु छ त अँ अँ गिजर पनि जोड्नु छ अँ अँ

अँ त्यो जम्मै भाइ के के चाहिन्छ कसो चाहिन्छ सबै लिस्ट गरेर दिनु कि म गएर दोकान गएर सबै सामान ल्याउँछु र अनि गरिदिनु नि

अँ अँ

अँ अँ ठिकै छ ल्याउँला त्यो ल्याउनु ल्याएर गरिदिनु नि किनभने अँ अँ अँ

अँ ठिक अँ ठिकै कुरा हो लिस्ट गरेर के के चाहिन्छ त्यो म यहाँ के के छैन त्यो लिस्ट गरेर दिन्छु त्यहाँबाट त्यो ल्याएर गरिदिनु नि अँ

अँ अँ अँ अँ अँ ठिकै छ त गरौँला नि त्यही त म ठिक गर्छु नि किनेर ठिक गर्छु अनि भाइ आएर गरिदिनु नि ल

अँ ल ल ल ठिक्क पार्दिराक्छु हुन्छ

म फोन गरेर बताउँला नि कहिले हुन्छ ठिक भयो भाइ भयो भाइ सामान भन्छु नि भइहाल्छ अँ अँ ठिकै छ होइन म अघिबाटै भनौँला नि अँ अँ ल ल ल ल म ठिक गरेर म बताउँछु ठिक गरेर म बताउँछु नि ल अँ ल सामान ल्याइदिन्छु ल ल ल ल ल